हेलो दुर्गा बहिनी बोलेको सब्जी दोकानको त्यता सब्जीहरू आयो नयाँ नयाँ सब्जीहरू के चाहिँ आएको छ हौ आजु मलाई अलिक चाहिएको थियो हजुर अँ अन्त यो पालि पानीले सब्जीको भाउहरू धेरै बढ्यो भन्दैथ्यो हो कि होइन हौ कसरी भएको छ हौ अहिले आलु टमाटरहरू कसरी छ हजुर ए हुन्छ हुन्छ मेरो पाहुना आउनेवाला छ कि अन्त सिमरायोहरू छ यताको लोकल सब्जीहरू पनि छ हजुर हजुर ए हजुर आजै टिपेको हो कि हिजोतिरको बासी हौ ए आजको हो भने चाहिँ मलाई अलिक एक एकवटा सबै एक एक बिटा काँक्रा एउटा गरेर राखिदिनु नि ल म हजुर म हजुर ए

फुलकोपीहरू छ फुलकोपी राम्रो छ होला बिग्रेको छैन होला नि त बर्खामा त फेरि बिग्रिन्छ नि त अँ हुन्छ मलाई सबै एक एक केजी अन्त सिमरायो एक बिटा काँक्रा एउटा गरेर राखिराख्दिनु म आउँछु नि ल अहिले एकछिनमा मेरो पाहुनाहरू आउनेवाला छ कि उनीहरूलाई चियाहरू दिइराखेर आउँछु ल म सब्जी ल्याउनु हुन्छ हुन्छ लौका छ भने पनि राखिदिनुहोस् है ल लौका पनि हजुर अन्त अरू के के छ नयाँ सब्जी आउनेवालाहरू हजुर हजुर हरियो मकै ए ए हजुर हजुर ए हजुर हजुर ए हुन्छ अँ हुन्छ अन्त रिम्बिकको त्यो हाम्रो लोकल यता पनिरहरू आएको कि आएको छैन हौ त्यहाँ घिउ पनिरहरू ए फ्रेसै छ अमिलो त छैन होला नि हुन्छ हुन्छ ताजा छ भने राखिदिनु है मलाई ल सबै हजुर हजुर हुन्छ हुुन्छ म आउँदैछु ल हुन्छ आउँछु हुन्छ हुन्छ हुन्छ